हजुर ए हजुर छ पियाजी पापड अनि त चाट सबै पाउँछ ए एक बजेदेखि खुल्ला हुन्छ आउनु नि चाट सबै पाउँछ के अरे अँ म हजुर आउनु नि सपैजना अँ तपाईँहरूलाई म डिस्काउन्ट गरिदिइहाल्छु नि बेसी त गर्न सक्दिनँ ठेलाको दोकान हो अब पाँच दस रुपियाँ ल अँ अँ ल ल